मेरो धर्मले चाहिँ मलाई स्वास्थ्य सेवाबारे सिकाउँछ मेरो धर्मको पवित्र ग्रन्थले चाहिँ मानव शरीरमा शारीरिक र मानसिक स्वास्थ्यको ख्याल गर्नु शान्ति दिनुको लागि चाहिँ शान्ति दिनुको लागि चाहिँ धर्मको अनुसार नियम अनुसार जीवन बिताउने धर्ममा त्यो बुकमा के लेखिएको छ किताबमा के लेखेको छ त्यो अनुसार त्यसको स्मरण गरेर जीवन बिताउने विधिहरू सिकाउँछ